मैले आजभन्दा पहिला क्रस कन्ट्री कुदेको थिएँ तर हामीलाई बाटो थाहा थिएन र बाटो थाहा नभएर हामी कुद्दै जाँदाखेरि गाउँको बाटोहरूबाट कुद्दै कुद्दै गइरहेका थियौँ र हामीलाई जहाँनिर फिनिसिङ पोइन्टमा पुग्नु थियो त्यो बाटो नपुगेर गाउँमा बाटो भुलेर हामी अर्कै जग्गा पुगेछौँ र मान्छेलाई सोध्दाखेरि हामी जति कुद्नु थियो त्योभन्दा धेरै कुदेछौँ र हामीलाई यो रनिङले हाम्रो शरीरमा चुस्ती फुर्ति एकदम तन्दुरुस्त बनाउँछ र हाम्रो शरीरको फ्याटहरू जति हुन्छ सबै घटाइदिन्छ र हामीलाई एकदम स्वस्थ बनाउँछ